तपाईँ नर्सरीको दीपक दाजु हो ए सुन्नु होस् न त्यो फुलहरू तपाईँकोमा कस्तो कस्तो छ हो अस्तिको त सबै मर्यो मेरो त मलाई त अब सयपत्री दीपावली आउँदैछ दसैँ दीपावली सयपत्री चाहिएको अनि अरू पनि प्लान्टहरू छ भने पनि हुन्छ मलाई त ए सुन्नु होस् न त्यो के गर्नु पर्छ नि त्यसको लागि हजुर हजुर ए हजुर हजुर मैले त राम् हजुर मैले त अर्गानिककै ल गर्दैछु नि अब त्यो फुलको जस्तै यहाँ वरिपरि जङ्गल छ त्यो जङ्गलको पत्करहरू ल्याउँछु त्यो कुहाएर अन्त अर्गानिक मल हालेर गरेको त्यही रोपेको तर यो बर्खाको पानीले चाहिँ अलिक मर्यो होला सायद त्यसले गर्दा नि म अर्को लिएर आउँछु तपाईँको दोकानबाट अर्को फेर हजुर हजुर ठिक तपाईँको दोकानमा आउँछु मल त त्यसरी नै होला नि नि जस्तै मैले अर्गानिक बनाएको छु पत्करहरू कुहाएर अन्त त्यसमा अब गाईको मलहरू फिटेर अनि हुन्छ तपाईँले जस्तै गर्छु म अब ओतमा राख्छु कोही बेला घाम लागेको बेला घाममा निकाल्छु त्यसरी ट्राई गरी हेर्छु नि त म हजुर के के छ होला नि तपाईँकोमा प्लान्टहरू के के छ होला हजुर हजुर अर्किडको फुल त तपाईँको सालमा एक पल्ट मात्र फुल्छ नि होइन र अब अरू प्लान्टमा त अब के के होला त्यो एउटा पाउँछ नि हाम्रो अर्गानिक बस्तीको अब त्यो मानेको पत्ताहरू जस्तो आइटम होइन त्यस्तोहरू छ तपाईँको हजुर हजुर ए हजुर त्यसको पनि रेट त एउटै होला हुन्छ भोलि आउँदा म तपाईँलाई कल गर्छु नि त ल हजुर तर मलाई अलिकति चाहिएको छ लिएर आउँछु अस्तिको त्यो मरिहाल्यो यो चाहिँ राम्रो स्याहार्छु तपाईँले सिकाए जस्तो गरेर अब स्प्रे ल्याउँछु स्प्रे ल्याएर पनि अब ट्राई गर्नु पर्यो अनि अर्गानिक मल पनि लगाउँछु अब ठिकै छ रेनी सिजन छ यहाँ त हाम्रो त गाउँ बस्तीमा त पाउँछ नि अर्गानिक गाउँ साग हुन्छ